भारतको यातायातहरूमा हाम्रो नालाहरू हाम्रो बाटोहरू एकदमै बिग्रिएर गइरहेको हुन्छ हो अनि गाडीहरू टाइममा आउँदैन ट्रेनहरू ट्राफिक जाम भइरहेको हुन्छ एक्सिडेन्ट भइरहेको हुन्छ पानीको पानीले गर्दा धेरै क्षति गरिरहेको हुन्छ तर माथि हावाजहाजहरू बारेमा चाहिँ हावाजहाज चाहिँ ठिक टाइममा आउँछ त्यस्तो एक्सिडेन्टहरू भएको पनि त्यस्तो थाहा पाइएको छैन अहिलेसम्म तर हामीले काहीँ जानुको लागि गाडीहरू रुङ्नुपऱ्यो भने ट्राफिक यत्ति जाम हुन्छ त्यो नालाहरू बिग्रिएर अब रोडहरूको यत्ति क्षतिग्रस्त भइरहेको हुन्छ रोडहरू बिग्रिएर डाँडा र काँडा हुन्छ हो समान जस्तो भएको हुँदैन धेरै